हेलो मैले स्विगी एप्पबाट पिज्जा अर्डर गरेकी थिएँ र यो मैले अर्डर गरेको लगभग बिस मिनेट भइ सकिसक्यो र मैले एप्प मार्फत मेरो अर्डरको स्टेटस हेर्दा अनुमानित समयभन्दा अधिक भइसकेको छ मेरो डेलिभरी हुनको लागि कति समय लाग्छ होला